अन्तराष्ट्रिय आयोजितको फोटोग्राफीमा प्रप फोटोग्राफी प्रतियोगितामा खै भाग त लिएको छुइनँ तर फोटोग्राफी चाहिँ मैले अब निकै अगाडिदेखि नै अब कम से कम बिस वर्ष पच्चिस बर्ष तिस वर्ष भयो होला फोटोग्राफी गरेको फोटोग्राफी त एकदमै धुमधामले ने गरिन्छ राम्रै छ हो तर भाग लिनु चाहिँ भाग चाहिँ लिएको छुइनँ प्रतियोगितामा खोइ किन नलिएको के हो कसो हो त्यो चाहिँ म बुझ्नु सकेको छुइनँ किनभने कहाँ गर्छ के गर्छ मलाई के थाह पनि छैन पत्तो पनि छैन प्रतियोगितामा गएर पनि के बेनिफिटहरू केही छ कि छैन त्यो मलाई केही थाह छैन है तर यति हो फोटोग्राफर चाहिँ म राम्रै ने गर्छु राम्रै खिच्छु सबै गर्छु

त्यसमा चाहिँ म पछाडि हट्नु सक्दिन अगाडि नै गर्छु म खिच्छु तर आजकल अलिकति शरीरले गर्दाखेरि अलिकति सक्दिन बिमारी भएको कारणले गर्दाखेरि नत्र भने पहिला अब एकदम बिमार नहुँदा त म एकदमै राम्रो गर्ने मान्छे हो